अहिलेको समयमा चाहिँ अब वृद्धहरूको लागि चाहिँ यो जुन टिभी र इन्टरनेट चाहिँ मेरो विचारमा चाहिँ एकदमै लाभदायकै भइरहेको छ है किनकि अब बिचरा बाजे बोजूहरू होइन अब उनीहरूलाई अब यो टिभी र इन्टरनेट छ भने त उनीहरूले अब दिनभरि केही काम अब गर्नुसक्दैन बसी बसी उनीहरूले है टिभीमा इन्टरनेट कनेक्ट भएको छ भने अब एन् एन्टरटेनमेन सोजहरू हेर्नु सक्छ होइन अब कतिवटा अब पुरानो पिक्चरहरू भयो त्यसले गर्दा उनीहरूलाई अब टाइम पासहरू हुन्छ उनीहरू खुसी पनि हुन्छ उनीहरूको मनलाई शान्ति हुन्छ है साथसाथै अब ए थ्रु इन्टरनेट चाहिँ उनीहरूले चाहिँ अब अब उनीहरूको कतिजना आफ्नो मान्छेहरू है अब टाढोमा बसेको हुन्छ नि त फिँजिएर अब उनीहरूसँग उहिले पो फोनमा मात्रै बात हुन्थ्यो तर अहिले चाहिँ अब इन्टरनेट ले गर्दाखेरि चाहिँ उनीहरूसँग पनि है जतिकै टाढो डिस्ट्यान्समा किन नहोस् होइन आफ्नो मान्छेहरूसँग चाहिँ उहाँहरूले पनि अब भिडियो कल गरेर है एकअर्कालाई हेर्नु पाउँछ बात गर्नु पाउँछ है यो सबै रिजनले गर्दा चाहिँ बाजे बोजूहरूको लागि चाहिँ यो टिभी र इन्टरनेट चाहिँ एकदमै लाभदायक भएको छ